खेलकुदले मानिसहरूलाई विशेष त मान्छेको शरीरलाई स्वास्थ्यमा ल्याउँछ कुद्यो भने मान्छेको शरीर एकदमै राम्रो हुन्छ कतिवटा बिमारहरूलाई आउन शरीरमा पस्न दिँदैन त्यसै कारण खेलकुदमा दुनियाहरूले रमाइलो पल पनि दिन्छन् अनि आनन्द पनि लिन्छन् कतिपय मान्छेहरूले आफ्नो मन भित्रको कुरोहरूलाई पनि त्यो खेल माध्यममा भुल भुलाउन सक्छन्